हाम्रो क्षेत्रमा नजिकै पर्यटकहरूले भ्रमण गर्न सक्ने सांस्कृतिक वा धार्मिक महत्त्वका ठाउँहरू धेरै छन् जसमा सबैभन्दा चर्चित दार्जिलिङको महाकाल मन्दिर हो हाम्रो क्षेत्रमा महाकाल मन्दिर छ जो हिन्दू अनि बौद्ध धर्म मान्नेहरूको लागि एउटा धार्मिक सांस्कृतिक महत्त्वको पवित्र मन्दिर हो म यहाँ प्रत्येक सोमबार शिवलिङ्गमा पानी चढाई पुजा गर्नको निम्ति जान्छु यो एउटा जागृत मन्दिर हो र यहाँ देश विदेशबाट पर्यटक अनि श्रद्धालुहरू पूजापाठ अनि दर्शन गर्न आउँछन् यस मन्दिरमा सावणको महिना शिवरात्री नवरात्री अनि हनुमान जयन्तीको समय भव्य रूपमा पूजा पाठ हुन्छ यसैले हाम्रो सांस्कृतिक र धार्मिक विशेषता बोकेको छ